मैले सधैँ नै गुनगनाउने गानाहरू भनेको एकदुइटा छन् मैले अघि भर्खरै भनेँ एउटा अधुरो प्रेम भन्ने छ यो पहिलाको यो एक्सिस् भन्ने एउटा ब्यान्डको अनि प्रेम पत्र भन्ने छ यो अनिल सिँहको उहाँको त्यो आवाज सुर साह्रै नै मन पर्थ्यो मलाई जुन उहाँले हाइनोटहरूमा गाउनु हुन्थ्यो गानाहरू साह्रै नै एकदम मज्जाको लाग्थ्यो अन्त उहाँको गाना चै धेरै नै छ तर मलाई मन पर्ने चैँ त्यो प्रेम पत्र हो अन्त एता अधुरो प्रेम भयो एक्सिसको अनि त्यहाँबड राजु लामाको आबो पुरानो गानाहरू भयो अब त्यो बस सुन्दरीहरू भयो त्यो गानाहरू भयो त्यसरी नै अब गुनगुनाउँछ यसो कामहरू गर्दा यताउता बारीतिर घरतिर कामहरू गर्दा त्यसरी नै गुनगुनाइन्छ